हजुर मैले एउटा अर्डर तपाईँहरूको एपद्वारा मगाएको थिएँ है तर त्यो चाहिँ आइपुगेनछ तर मेरो ए एपमा चाहिँ तपाईँले पठाइसक्नु भएको र डेलिभर भइसकेको देखाइएको छ तर मेरोमा चाहिँ आइपुगेको छैन कसो गर्नुपर्ने हो यसो हेरिदिनु भए हुन्थ्यो